भारतको इतिहास भन्दा चाहिँ है भारत भारतको माथि नर्थपट्टि है एकदम हिमालयहरूले भरिएको साउथमा एकदमै समुद्रहरूले है भाइब भारतको चाहिँ एउटा आकार छ जसलाई चाहिँ हामी म्याप भन्छ है त्यो एकदमै त्यही आकारको कारण हामी भारत चिन्छौँ है अन्त त्यही भएर हाम्रो भारतमा चाहिँ धेरैवटा जातको मानिसहरू बस्छन् बस्ने गर्छन् है त्यही भएर भारतको इतिहास चाहिँ एकदमै स्मरणीय छ है भारतको पहिलो अब मतलब फादर अफ हिस्ट्री इतिहासको फादर चाहिँ मेगासथिनिसलाई भन्छ है अन्त भारतमा चाहिँ सबसे पहिलो चाहिँ को आयो भन्दा चाहिँ भारतमा चाहिँ सबसे पहिलो चाहिँ पर्टुगिसहरू आको हो है पर्टुगिसमा एकजना पर्टुगिस चाहिँ जसलाई चाहिँ हामी भास्को डा गामा भनेर चिन्छौँ उहाँले चाहिँ फर्स्ट एउटा सी रुट जस्तै युरोप एउटा बाटो चाहिँ उसले डिस्कभर गऱ्यो युरोपदेखि इन्डिया इन्डियादेखि युरोप है अन्त जेम्स मिल जेम्स मिलले चाहिँ भारतको पहिलो हिस्ट्री लेख्ने गऱ्यो ग गऱ्यो हो अन्त त्यसपछि राजाहरूमध्ये चाहिँ चन्द्रगुप्त मौर्य एकदमै ठुलो राजा है अन्त जस्तै हाम्रो भारत चाहिँ अब ब्रिटिसहरूले है अङ्ग्रेजको शासनमा चाहि हामी बाँधिएका थियौँ तर अङ्ग्रेज शासनभन्दा पहिलो चाहिँ कसले चाहिँ रुल गर्थ्यो भन्ने कुरामा कसले चाहिँ शासन गर्थ्यो भन्दा चाहिँ मुगल्सहरूले गर्थ्यो है अन्त त्यस मुगल्सहरूले गर्ने गर्थ्यो